हेलो तपाईँ तपाईँहरू को को आउनुहुन्छ हजुर हजुर ए अन्त कहिले आउनुहुन्छ ए हजुर हजुर हजुर अँ त्यो त भइहाल्छ नि अँ त्यो त भइहाल्छ पुर्याउने अँ आपा आमा त्यही घरमै हुनुहुन्छ हो हजुर हजुर अँ मैले त भनेको नि घुम्न जानुपर्छ यस पालि चाहिँ भनेर कि खोई के हुन्छ भनेर भन्दै थियो जानु त पर्ने घुम्नु त होइन ल म भन्छु नि हुन्छ ए अन्त मलाई के ल्याइदियौ नि त्यहाँबाट

मलाई म नि हुन्छ अँ काट्दैछ नि हामीले हामीले यस्तै दुई केजी ल्याइराखेको छु अहिले फिलहाल चाहिँ हो अन्त त्यहाँमाथि डुपछिरिङ छ नि क्या हो अँ कसले फेरि काट्छ भनेर भन्दै थियो नि त दसैँको टाइममा अनि त्यहाँदेखि त्यहीँबाट लिने भनेर कुरा गर्दै थियौँ अँ त्यहाँ त्यहाँनिर त खुट्टाहरू गर्दाओर्दा ठिकै हुन्छ नि अँ सेलरोटी त पोल्छ नि त्यो त गर्छु नि अब म त्यही मेरो कामै त त्यही हो अब हजुर हजुर हजुर ए अँ हुन्छ त्यो त भइहाल्छ नि यस पालि त केएफसी मगाऊँ भनेको नि त्यो त अब किन भन त केएफसी ल्याउनुपर्छ हो अन्त अहिले कालिम्पोङमा डोमिनोस खोलेको छ नि त अन्त त्यहाँ पनि त जानुपर्यो हजुर अँ अँ हुन्छ अहिले त अलिक पोलेँ नि अब अहिले भयो भोलिपर्सितिर पोल्छ होला होइन अन्त तपाईँहरू आएर फेरि पोल्दाखेरि भइहाल्यो नि अन्त त्यो छिटो छिटो पोल्नुमा के छ र होइन ए ए हुन्छ हुन्छ हुन्छ म भनिदिन्छु